पश्चिम बङ्गालमा चाहिँ दुर्गा पूजा खुब धुमधाम मनाइन्छ र हामी चाहिँ पश्चिम बङ्गालको पूर्वको हुनाले हा दसैँ तिहार खुब मनाउँछौँ सङ्क्रान्ति चाडबाड यस्तोहरू खुब मनाइन्छ र तिहार दसैँमा हामी खुब रमाइलो हुन्छौँ हाम्रो यो दसैँ तिहार राम्रो हुने गर्छ